पहिलाको फोनहरू एन्टिना हुन्थ्यो अहिलेको फोनहरू स्क्रिन टच छ तर दुइटामा नै दुइटाले नै एउटै काम गर्छ बातै हुन्छ फरक चाहिँ के छ यसमा

म अहिले जियो सिम चलाउँछु दुई सौ नौको डाटा प्याक हाल्छु मन्थ्ली यति धेरै महँगो चाहिँ किन